विशेष एसटी क्याटोगरीमा पर्ने हाम्रो समुदायगत जातहरूमा तामाङ लिम्बू भोटे लाप्चे शेर्पा यी जातिहरू एसटीमा पर्न जान्छ र यसरी नै एससी एससी कास्टमा कामी दर्जी कामी दर्जी सार्की आदि जातहरू पर्न जान्छ र यी क्षेत्रमा भिन्न भिन्नै जात भए तापनि हामी जात थर भएका जातहरू भए तापनि हामी नेपाली भएको हुनाले गर्दा हामी सम्पूर्ण नेपाली हौँ र यसरी हामी सब मिलेर बसोबास गर्ने गर्छौँ